मेरो त्यो सानोको बाल्यकालको सम्झनाहरू है मेरोमा पनि थियो अब एक दुईवटा होइन अब म चाहिँ अब मे म चाहिँ एउटै बहिनी थिएँ मेरो चाहिँ भाइहरू पाँचजना है तिनीहरूसँग खेल्नुपर्ने मजा आउँथ्यो क्या अब त्यो समयमा अब कसैको उसमा बारीतिर चोरेर काँक्राहरू खानु फेरि मामाको दोकानको मिठाईहरू चोरेर खानु है मजा आउँथ्यो त्यति त्यो समयमा अन्त पैसाहरूको त्यो राख राख्न दिएको पैसाहरू लिएर मिठाईहरू खानु